चित्र कोर्दा थाल्दा मानिसले सामान्य गल्तीहरू यसरी गर्छन् जस्तै डार्क स्केच गरेर केही ज्यादा रङ्गहरू लगाएर कि त आउट लाइनहरू इन लाइनहरू नमिलाएर जताभावी रङ्गहरू जताततै गरेर यी सामान्य गल्तीहरू गर्छन् त्यसबाट असल कलाकार हुनाको लागि मान्छेले मानिसहरूले धेरै अभ्यास गर्नुपर्छ जस्तै हल्का राम्रो पेन्सिलले स्केच गर्नुपर्नु पर्ने हुन्छ जसमा रङ्ग कलरहरू कतिमा लगाउनुपर्ने हो कसरी लगाउनुपर्ने त्यो हुन्छन् जसरी कलाकार जब चित्र कोर्न बस्छन् उनीहरूले एकदम मन ध्यान लगाएर चित्र कोर्छन् बनाउँछन् त्यसमा कि कति कलर गर्नुपर्ने कति स्केच गर्नुपर्ने कुन चाहिँ पेन्सिल युज गर्नुपर्ने कुन चाहिँ रबर युज गर्नुपर्ने त्यो अभ्यास गरिरहेका हुन्छन् कारण जस्तै चित्र कोर्नु बस्दाखेरि कलाकारले हल्का स्केच गर्छन् हेर्छन् अब केही तस्विर बनाउन थाल्दा उनीहरूले पहिला त्यो तस्विरलाई हेर्छ चित्रलाई हेर्दा हेरेर उनीहरूले त्यो चित्रहरू बनाउन थाल्छन् कसरी बनाउँछन् के कारणले हल्का फुल्का कसरी उनीहरूले स्केच निकाल्छ त्यो स्केचलाई फेरि एकपल्ट हेर्छ हेरेर अब यसमा कुन चाहिँ रङ्ग चाहिँ लगाउनुपर्ने कुन चाहिँ कलर युज गर्नुपर्ने त्यो कलर युज गर्छन् र असल कलाकार कतिपय अभ्यास गर्नुपर्छ कारणबस हेर्दै जानुपऱ्यो त्यो के हो कता गल्ती भयो के गल्ती भयो सो गल्तीलाई कसरी सुधार्नुपर्ने र कहाँबाट सुरू गरेर मैले गलत गरेँ त्योहरू कलाकारको एउटा गुण हुनुपर्छ र असक असल कलाकार हुन अभ्यास धेरै राम्रोसँगले बुझेर सम्झेर गर्नुपर्छ कारण मैले आज के गर्दैछु कस्तो चित्र बनाउनुपर्ने हो र चित्र बनाउँदा मैले कुन चाहिँ पेन्सिल युज गर्नुपर्ने हो जस्तो अब पेन्सिल धेरै प्रकारको हुन्छ नि कोही डार्क हुन्छन् कोही लाइट हुन्छन् हल्का र काला हुन्छन् काला गर्नाले चित्र बिग्रनसक्छ उनी भविष्यमा असल चित्र कलाकार हुन चित्र चित्र कोर्न असल कलाकार हुन सक्दैन अभ्यास गर्दा धेरै चिजमा ध्यान दिने गर्नुपर्छ ध्यान दिँदाखेरि के हुन्छ भन्दा आफूले गरेको चित्र हेर्दा पनि के हो भन्दाखेरि आहा मैले बनाएको चित्र हो यो अहो यसमा त धेरै चिजहरू मिलेको रहेछन् आफूलाई कतिपय मनमा खुसी हर्षको तलफल बनिने कोसिस गर्दछ